मेरो गाउँमा एउटा ग्रामीण पुस्तकालय छ र म त्यहाँ प्रायः समय मिलेपछि डेली जाने गर्छु र त्यहाँनिर गएर नयाँ नयाँ पुस्तकहरू पढछु र अरूलाई पनि पढ्ने प्रोत्साहन दिन्छु र सँग सँगै मेरो घरमा पनि आफ्नो पुस्तकालय छ आफ्नो पुस्तकालय खोलेको छु होम लाइब्रेरी र मेरो आमाको नाममा मैले धनकान्छी होम लाइब्रेरी खोलेको छु र मेरो घरमा पनि पढ्ने व्यक्तिहरूलाई गाउँका नानीहरूलाई बोलाएर पढाउछु र एउटा या दुईटा पाँचवटा पुस्तकसम्म म घरमा लाने दिन्छु लान दिन्छु तर रेजिस्टर मेनटेन गरेर हप्ता दिनसम्म उनीहरूले पढ्न सक्छन् र नानीहरूलाई पढ्नमा प्रोत्साहित गर्छु प्रोत्साहन दिन्छु र गाउँमा मैले एउटा पढ्ने परिवेशको सृजना एउटा परिवेश सृजना गर्दैछु पढने माहोल तयार बनाउँदैछु र मैले भविष्यमा गाउँमा नै एउटा वृहत् ग्रामीण पुस्तकालय खोल्ने योजना बनाएको छु र त्यसलाई त्यस पुस्तकालयलाई डिजिटल डिजिटलाइज गर्ने पनि सोच बनाएको छु र त्यसले के हुन्छ भने घरमै बसेर पनि मान्छे शारीरिकरूपमा उपस्थित नभएर पनि पढन सक्छन् र त्यो सोच पनि बनाएको छु र सँगसँगै गाउँलाई एउटा शिक्षामा अघि बढाउने सोच पनि बनाएको छु किनभने पुस्तकालय हुनु आवश्यक जस्तो लाग्छ गाउँ ठाउँमा त्यहाँनिर पुस्तकालय राम्रो छ भने गाउँका नानीहरूले गरिब दुःखीका नानीहरूले पनि आएर पढन सक्छन् र वर्तमान समयमा भएका घटनाहरूबारे जान्न सक्छन् समसामयिक विषयहरूमा चर्चा गर्न सक्छन् र उनीहरूलाई एउटा भविष्य निर्माण गर्ने एउटा बाटो तयार गरिदिन सक्छन् भन्ने लाग्छ र त्यसैले मैले भविष्यमा ग्रामीण पुस्तकालय एउटा वृहत् ग्रामीण पुस्तकालय खोज्ने खोल्ने योजना तयार पारेको छु